हाम्रो ठाउँमा पनि सिजन बद्लिन्दाखेरि त्यो सिजन मा लाग्ने रोगहरू छन् जस्तै गरम महिनामा ज्वरो खोकीहरू पुरै लाग्छ र यति बेला के कुरा ध्यानमा राख्नुपर्छ भने यति बेला फलफुल फलिराखेको हुन्छ आँप चिचिलामा चिचिला हुन्छ ल लप्सी के अरे यो लिचीहरू होइन आँ आँ सुन्तलाहरू निम्बूहरू हुन्छ यस्तोहरू नखानु अन्त अम्बकहरू नखानु नखायो भने चाहिँ अलिकति राम्रो हुन्छ पानीमा नभिज्नु है तर भइहाल्यो भने पनि हफ्ता दिनसम्ममा आफूलाई अलिकति एनटिबाइटिक्सहरू खायो दबाईसबाई खायो रेस्ट गऱ्यो भने जाती हुने चलन छ तर जाडोमा पनि त्यही हो त्यस्तो हैजाहरू लाग्छ तर कुनै पनि विशेष रोगहरू चाहिँ छैन जाडोमा लागिहाल्ने खालको चाहिँ त्यही हो जाडो चाहिँ हुन्छ चिसो लाग्छ खोकी लाग्छ र आगोमा सेकिनु एकदमै जरुरी छ तेल लगाएर सेकिनु राम्रो सफा खानु समयमा खानु जरुरी छ